हाम्रो गाउँमा जुन अब धार्मिक पर्वहरू चाहिँ के हो भने अब अहिले कतिवटा चाहिँ हाम्रो जात नेपाली नेपालीमा धेरैै जातिहरू छ अब मतलब अब धेरै जातका मान्छे छ है मँगर तामाङ भोटे यस्तो यस्तो है उहाँहरूको आफ्नै आफ्नै एउटा अब पर्व हुन्छ है अब राईको भयो उँभौलि उँधौलि हुन्छ मँगरको पनि आफ्नै हुन्छ तर त्यो चाहिँ अब वर्षमा एकचोटि हुन्छ तर त्यो आफ्नो आफ्नो राई र उँभौलिको हिजो अस्ति भयो है र मँगरको अब आउँने जुन समय नोभेम्बरतिर हुनेछ र यो बिचमा प्राय सबै नेपाली जातिले मनाउँने चाहिँ हाम्रो चाहिँ दसैँ है दसहरा मनाउँछ दसहरामा ठुलो गाउँमा एउटा दुर्गा माताको पूजा मन्दिर जस्तो बनाउँछ त्यहाँबाट एउटा दुर्गा माताको मूर्ति ल्याएर पूजाहरू गर्छौँ त्यसपछि दिवाली दिवालीमा लक्ष्मी माताको पूजाहरू गर्छ अब सरस्वती पूजाहरू पनि गर्छ र दिवालीमा त लक्ष्मी पूजाको बेलुका है सबै पूजा सुजा गरेर पूजा गरेर त्यहाँबाट भोजन अलिकति गरेर त्यसपछि गाउँको है गाउँको चेलीबेटी है त्यो सबै मिलेर गाउँभरि या गाउँपाखा पनि भैलिनी खेल्न जान्छ भोलिपल्ट देखि पर्सिपल्ट गाईको पूजाहरू हुन्छ यसरी नै अब हाम्रो नेपालीहरूको जुन चाड हुन्छ चाडबाड है धार्मिक पूजाहरू यस्तै कृष्ण जन्म अष्टमी सबै मनाइने गर्छ र अब नेपाली है नेपालीको चाहिँ नेपाली मा्त्रै हिन्दू धर्ममा पनि है अब क्रिस्टान अब क्रिस्टानलाई यस्तो क्रिस्टानको पनि आफ्नै हुन्छ क्रिस्टानको पनि एउटा उनीहरूको पनि धर्मै हो उहाँहरूले पनि अब यो के अरे ट्वेन्टी फाइभ दिसम्बर है जिजस है त्यस्तो मनाउने गर्छ र हामीले यता हाम्रो आफ्नै चाड मनाउँछ र हामी पनि एउटा समाजमा चाहिँ यसरी मिलेर बसेर सबै पर्वहरू मनाउने गर्छ